यो दुई हजार सातको कुरा हो जब मेरो घरमा बोजू मेरो फुपू मेरो आमा मेरो भाइ मेरो बहिनी अनि म बस्थेँ त्यो समयमा मेरो बोजू अनि फुपूसँगै बिमार भयो फुपूलाई ब्रेन ह्याम्रेज र बोजूलाई डाइबेटिजले सतायो तिन महिनापछि बोजूको मृत्यु पनि भयो र मेरो फुपूको आवाज हराएर गयो त्यतिबेला म स्कुलको छैटौँ कक्षामा पढ्थेँ र त्यो समय निक्कै सङ्घर्षपूर्ण थियो र चुनौतीले भरिएको थियो र आहिले त्यो समय सोच्दा निकै गाह्रो समय थियो जस्तो लागिन्छ